कोभिडको बेलामा चाहिँ हामीले अब स्कुलमा हाई स्कुलबाट चाहिँ हामीलाई अनलाइन क्लास अनलाइन क्लासेस खोलेको थियो अनलाइन क्लासबाट क्लास गऱ्यौँ हामीले अनलाइन अनलाइन क्लास गरेर पढ्यौँ हामीले एउटा सब्जेक्टको एक घण्टा अर्को सब्जेक्टको एक घण्टा हो त्यस्तो गरेर हो त्यस्तो गरेर अनलाइन क्लासेसहरू गऱ्यौँ हामीले फाइदा थियो यसमा यसमा यसमा फाइदा थियो होइन कति कति फाइदा चाहिँ के थियो भन्दाखेरि अब घरमै बसेर हामीले अनलाइनबाट फोनबाट पढ्नु पायौँ पढ्नु पायौँ एउटा यो फाइदा भयो तर हामीलाई न नफाइदा के थियो भन्दाखेरि अब कति प्राइभेट स्कुल पढ्नेहरू छ कति गभर्मेन्ट प्राइभेट स्कुल पढ पढ्नेहरूले त अब घरमै बसेर पनि अनलाइन क्लास हुन्थ्यो तर अनलाइन क्लास भए कति त कुरा बुझ्थेनन् त अनलाइनमा घ क्लासमै बसेर स्कुलमै बसेर पढेको जस्तो हुन्थेन बुझ्थेन केही कुरा होइन अनि त्यो पनि भयो त्यो भयो न फाइदा चाहिँ त्यो भयो त्यहाँदेखि त्यो भयो त्यहाँदेखि प्राइभेट स्कुलहरू पढ्नेले कति अब घरमै बस्यो घरमै भयो हरू फिजहरू बुझाउनु पऱ्यो त्यो एउटा भयो त्यो एउटा आफ्नो न फाइदा भयो अनि फाइदा थियो हामीलाई हामीलाई सरहरूले अब पढाउनु भयो अनलाइन क्लासेस खोलेर के गरेर हुन्छ पढाउनु भयो तर हामीलाई त्यति क्लासमा बसेर त्यति क्लासमा बसेर त्यति क्लासमा बसेर पढेको जस्तो बुझेको जस्तो चाहिँ हुन्थेन हामीलाई अनलाइन क्लासमा हु हुन्थेन अनलाइनमा बुझ्थेन केही त्यति कुराहरू